आजघडी यहाँ भारत वर्षमा धेरै प्रदूषण भएको छ कारण पपुलेसन पपुलेसन चाहिँ किनभन्दा चाहिँ आजकल यहाँ ज्यादा पपुलेसन भएको कारणले ठुलो ठुलो इन्डस्ट्रिजहरू खोलिएको छ त्यही इन्डस्ट्रीबाट निस्किएको प्रदूषित धुँवाको कारणले एयर पल्युसन भइरहेको छ वैज्ञानिकहरूको भनाइ अनुसार यही प्रदूषित धुँवाले ग्लोबल वार्मिङ भइरहेको छ यसै कारण ओजन लेयर पनि फाट्दै गइरहेको छ यसै कारणले हामीलाई घामको डाइरेक्ट किरण परि परिरहेको छ यसको कारण धेरै स्किन क्यान्सरस्हरू स्किन डिजिजहरू हामीलाई हाम् भइरहेको छ धन्यवाद